म चाहिँ पहिला सीमा सुरक्षा बलमा नोकरी गर्थेँ र रिटायर भएर आएँ यहाँ नवीन प्रगति सङ्घको इलाका एचएल दीक्षित रोडमा अहिले घर बनाएर बसेको छु मलाई चाहिँ घरमा पनि खानाहरू बनाउनु एकदमै मजा लाग्छ र क्लब घरमा कोही बेला सरस्वती पूजा दुर्गा पूजा केही प्रोग्रामहरू मराउ पराउ भयो भने सब त्यतिबेला पनि खाना पकाउनुमा बहुतै इन्ट्रेस्ट लाग्छ बेसीभन्दा बेसी चाहिँ मलाई खिचडी बनाउनु चाहिँ बेसी नै खुसी लाग्छ घरमा पनि बेसी जस्तो खिचडी नै बनाएर खान्छु मलाई खिचडी साह्रै नै मनपर्छ अन्त चिकन र मटन बनाउनु पनि मलाई धेरै मजा लाग्छ चिकन र मटनमा गरम मसला र धनियाँ पाउडर हालेर र धनियाँ र लसुन अदुवा हालेर बनाएको एकदमै मिठो हुन्छ मटनमा पनि त्यही हो गरम मसला त बेस्टै हो मटन बनाउँदाखेरि त्यसलाई पहिला चाहिँ हामी सुगर पेसेन्टहरूले चाहिँ अलिकति पहिला उमालेर चाहिँ पानी फ्याँक्नुपर्छ अरे भनेर सुनेको थिएँ र त्यसै गरेर पानी फ्याँकी ओरि चाहिँ प्रेसर कुकरमा चाहिँ पाँच छ सिटी लगाएपछि चाहिँ मटनको हालतै अलग्गै टाइपको हुन्छ हेर्दै खाउँ खाउँ मन लाग्छ र मलाई चाहिँ खाना बनाउने त्यति खुसी लाग्छ सबैलाई गाउँ घरमा पनि सघाइदिन्छु हाम्रो क्लबको बहिनीहरू दिदीहरू पनि मलाई देख्ने बित्तिकै दाजु लु अब यसपालि चाहिँ छोला बटोरा बनाउँ है भनेर भन्छन् र म पनि त्यसैपट्टि जान्छु छोला बटोरा बनाउनुको लागि अघिल्लो रात नै मैदा सैदा मुछेर पास उठाएर भोलिपल्ट चाहिँ पूजाको दिन चाहिँ छोला बटोरा बनाएर दुनियाँलाई सबैले खान्छ मिठो भयो भन्छ र यति नै म खुसी व्यक्त गर्दछु